तामाङ्नी दिदी हो ए दिदी तपाईँको ठेलामा पुरा अनि त के हो चल्ती छ त हौ फेमस छ त नाम सुनेको थिएँ अनि त फोन गरेको नि के के पाउँछ हौ तपाईँको ठेलामा ए कति बजेदेखिन्को खुल्ला हुन्छ हौ आउनुपर्यो भनेको साथीहरूसँग के भन्छ अरे चाटहरू पाउँछ ए हुन्छ टेबलहरू त सबै होला नि फेरि होटेलमा टेबलहरू तपाईँको भनेको हौ हुन्छ म आज आउँछु नि त साथीहरूलाई लिएर तपाईँको त्यो तामाङ्नी दिदी भन्ने होटेलको नाम पुरा सुनेको नि त थेबाको नाम साथीहरूलाई लिएर आउँछु अलिक सस्तो गरिदिनुहोस् कति पर्सेन्ट भन्नु त ए हुन्छ म आउँछु नि आज साथीहरूसँग हुन्छ पाँच बजेतिर आउँदाखेरि खुल्ला हुन्छ होला नि दोकान पाँच बजेदेखि यसै बज्छ होला हौ छ सात हामीलाई चाहिँ हो अब बातहरू गर्दा आज चाहिँ अलिक ढिलो बन्द गर्नु न तपाईँ दोकान